सात सेप्टेम्बर दुई हजार तेह्र तेइस दिसम्बर दुई हजार नौ तेह्र अगस्त दुई हजार उन्नाइस सोह्र मार्च दुई हज उन्नाइस सय असी दस अगस्त दुई हजार एघार